हजुर तपाईँकोमा तपाईँहरू तपाईँकोमा माछा छ मलाई मासु खालके माछा के के छ मलाई अलिक बेसी चाहिएको छ ए मेरो घरमा बर्थडे छ त नानीको त्यसको लागि अलिकति बेसी चाहिएको छ त्यस्तै पाँच केजी छ केजी

मागुर माछा छ मागुर माछा हजुर हजुर हजुर हजुर हल्का हजुर पाँच केजी मिलाएर दिनुहोस् न त म हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ

अहँ माछा चाहिँ चाहिएको थियो नि त मा मासु पनि छ मासु पनि छ ए मासु पनि चाहिएको थियो चार केजी जस्तो ए चार किलो चार किलो हजुर कसरी हो

दस केजी दस केजी हजुर तपाईँकोमा मासु खालके माछाहरू चाहिँ के के छ

मलाई मासु उता छ हजुर मागुर माछा कत्ले माछा रहु माछा पाँच पाँच किलो चाहिएको सबै हजुर हुन्छ थ्याङ्क्यु राखेको ल हुन्छ भयो नि